अरू देशको तुलनामा हाम्रो भारतीय यातायात प्रणाली राम्रो छ जस्तै हावा जहाज रलवे अनि सानोतिनो सडकमा कुद्ने वाहनहरू छन् जसले यात्रीहरूलाई एक ठाउँदेखि अर्को ठाउँ पुऱ्याउने गर्छन् तर बाटो घाटोको कन्डिसन राम्रो नभएकोले गर्दा धेरै चुनौतीहरू पनि यो यातायात प्रणालीले फेस गर्नुपर्छ र भविष्यमा गएर भारतले यो बाटोहरू र नेश्नल हाइवेहरूलाई राम्रो बनाएर तथा चौडाइ बनाउने अवसरहरू पनि छन्